कालिम्पोङमा घुम्ने वरिपरिको चाहिँ डेलो छ दुर्पिन छ मङ्गल धाममा धाम छ दुर्पिनमा चाहिँ गुम्बा हो पुरानो उहिलेको हो तर धेरै राम्रो छ त्यहाँनिर भ्यू पोइन्टहरू छ भ्यू पोइन्टबाट ओह्रालो हेऱ्यो भने टिस्टा रङ्गितहरू सबै देखिन्छ राम्रो छ त्यहाँ पनि अझै घुम्नु तपाईँहरूलाई मन पऱ्यो भने डेलोमा पिक्निक खेल्नु पकाएर खाने पनि हुन्छ ब्यारिकेड पनि छ घोडाहरू पनि छ घुम्ने जगाको फुलहरू बगानहरू पनि पुरा दामी दामी छ त्यहाँनिर अझै तपाईँहरूलाई घुम्नु मन पऱ्यो भने मङ्गल धाम छ मङ्गल धाममा चाहिँ पहिला पहिला उहिलेको गुरुजीहरूको एकजना गुरुजीको समाधि पनि छ त्योभित्र धेरै राम्रो मूर्तिहरू छ कृष्णहरू छ राधाको कृष्णको घुम्नु लायकको छ मूर्तिहरू सबै नै राम्रो राम्रो मूर्तिहरू छ घुम्न मन लाग्यो भने त्यहाँ पनि जानु सक्नुहुन्छ